अब खेलकुद हुँदाखेरि आफू यसरी केही फ्र्याक्चर लड्यो भने खेलकुदको बिचमा अब त्यति बेला म्याच ट म्याच रोक्यो अन्त म्याच रोकेर चाहिँ पर यो मेडिकल टिमलाई बोलाउँछ त्यहाँदेखि मेडिकल रुम पर अब उयाँ पर रिङबाट भित्र आउँदा आउँदा आउँदा आउँदा त्यहाँदेखि आइकन उसले चेक गर्छ उसले चेक गर्ने उपचार गऱ्यो त्यहाँदेखि उपचार गर्छ त्यहाँदेखि कस्तो छ अब कोही बेला अब त्यो नसा ढल्लाहरू परेको हुन्छ कोही बेला त्यो बुटले लागेर पिल्सेको हुन्छ कोही बेला त्यो लडेर कोही बेला कहाँ ठोक्किन्छ कोही बेला बुटहरूले लाग्छ त्यहाँदेखि उसले त्यही बिचार त्यहीअनुसार हेरेर चाहिँ अब त्यो के नसानसा ढल्ला परेको छ भने अब तिम्रो स्प्रे सिस्प्रे हामीले स्प्रे सिस्प्रे गरिदिन्छ त्यहाँदेखि फ्र्याक्चर स्याक्चर छ भने चाहिँ अब कि मलम दल् मलम दलिकन एउटा सानो पट्टी त्यहाँदेखि अब त्योभन्दा अलिक अब डरलाग्दो इन इन्ज्युर्ड भएको छ भने चाहिँ अब तिमीलाई एकछिन म्याचबाट बाहिर निकालिदिइकन चाहिँ अनि म्याच छ फेरि अब तिम्रोमा अर्कोलाई चाहिँ भित्र हालिकन फेरि त्यो म्याच सुरु हुन्छ